ए अन्जिता हेर् न मैले अस्ति अनलाइनबाट जुत्ता मगाएको थियो मम्मीले त अफलाइनै किन् भन्दैथ्यो हो अनलाइनको राम्रो हुँदैन भनेर तर पनि मलाई चाहिँ यस्तो हेर्दा कति मजाको लाग्यो हो जुत्ता यही मगाउँछु भनेको त कस्तो कस्तो नराम्रो आयो अनलाइनबाट त नभन् मम्मीले भनेको ठिक्कै रहेछ अफलाइनै किन्नु पर्ने रहेछ अनलाइनबाट फोटोमा त कस्तो मजाको देखाएको थियो सुलहरू पनि एकदम मोटो होइन यस्तो हेर्दा पनि मैले पैसा पनि महँगै तिरेर मैले मगाएको लास्टमा त्योभन्दा त अफलाइनमा बरु कम्तीमा त्योभन्दा राम्रो आउँथ्यो होला आहिले त कस्तो नराम्रो न नराम्रो आयो सुलहरू पनि त्यतिखेर कत्ति मजाको देखाएको थियो लेसहरू पनि आहिले त छैन सुल पनि एकदम होइन अर्कै अजिब टाइपको आयो कि अन्त अलिकति त्यहाँ उध्रिएको पनि रहेछ जुत्ताको त्यहाँ अन्त उध्रिएको पनि छ हो जस्तो फोटोमा देखाएको त त्यस्तो त आउँदैन आउँदैन रहेछ अनलाइनबाट चाहिँ त्योभन्दा सबैभन्दा बेस्ट अनलाइन अफलाइनै हो अफलाइनमा चाहिँ आफूले हेर्छ कस्तो छ सुलहरू कस्तो छ आफूले किन्नु सक्छ अनलाइनमा त नभन्नु कस्तो नराम्रो न नराम्रो आयो फोटोमा जस्तो देखाएएकोभन्दा त बहुतभन्दा बहुतै नराम्रो आयो मलाई मम्मीले यस्तो करायो नि त्योभन्दा अफलाइन किनेको भए पनि हुन्थ्यो जस्तो लाग्यो हो रिटर्न गरिदिन्छु भनिरहेको थियो त्यहाँ अलिकति उउध्रिएको पनि छ रिटर्न गरिदिन्छु भनेको थियो कि फेरि मम्मीले अब मगाइहालिस् भन्यो अब के गर्नु के गर्नु भयो मैले त्यत्रो पैसा तिरेर मैले अनलाइनमा मगायो लासमा जुत्ता त यस्तो आयो होस् अब रिटर्न भयो भने चाहिँ म रिटर्न गरेर म अफलाइनै किन्छु रिटर्न भएन भने चाहिँ होस् अब त्यही लगाउँछु अलिकति उध्रिएको छ हो जस्तो अब किन त्यस्तो गर्नु होइन फोटोमा जस्तो देखायो त्यस्तै आए पनि भइहाल्यो नि तर फोटोमा देखाएको जस्तो छे एकदम आउँदैन रहेछ